रसायनिक किटनास किटाणुनासहरूले माटोलाई धेरै प्रभाव पारेको छ पहिला जुन माटोमा सबै फुल फल सब्जीहरू हुन्थ्यो अहिले त्यो हुँदैन किनभने हामीले पहिला त्यो राम्रो उब्जनीको लागि त्यो किटाणु मार्नेहरू युज प्रयोग गरेकोले अन्त अब नयाँ जुन आउने ब्याजहरू छ तिनीहरूमा राम्रोसँगले प्रयोग गर्न सकिँदैन राम्रो फलफुल हुँदैन र त्यो बेसी मात्रामा लाएको हुनाले सबै माटोको जुन उब्जनी छ त्यो एकदमै घटेर गएको छ